एमोजोन कस्टमर सर्भिसबाट बोल्नुभएको होइन हजुर मैले मैले तिनटा किताब मगाएको थिएँ कि तिनटा किताब त पाइनँ मैले दुईटा किताब मात्रै पाएँ हजुर हजुर आजको डेलिभेरी थियो आजै डेलिभर भयो मैले चेक गरेको त दुईटा किताब त पाएँ तर एउटा किताब चाहिँ मिसिङ रहेछ मैले तिनटा अर्डर गरेको थिएँ के चाहिँ गर्नुपर्ने अब त्यो हजुर हजुर होइन हो तिन दुईटा मात्रै आएको छ दुईटा मात्रै रिसिभ भएको छ प्याक जस्तोको त्यस्तै छ त्यो के के प्रोसेस हुन्छ भन्नुहोस् न म गरिदिन्छु नि त्यो होइन रिटर्न होइन त्यो अब त्यो अर्को मलाई त्यो थर्ड जुन चाहिँ आइटम थियो त्यो मलाई चाहियो नि हजुर हजुर ए हजुर हुन्छ भनेपछि त्यसको चाहिँ मैले के गर्नुपर्ने त्यो फोटो खिचेर पठाउनुपर्ने त्यसको

ए हुन्छ फोटो खिँचेर चाहिँ त्यो अर्डर आइडीहरू डिटेल्सहरू दिनुपर्छ हजुर हजुर ए हुन्छ त्यो म अर्डर डिटेल्सहरू केमा मेलमा सेयर गर्नुपर्ने

ए हुन्छ त्यो म तपाईँलाई डिटेल्सहरू मेलमा सेयर गरिदिनु त्यो मेल आइडी के होला नि ए हुन्छ हुन्छ हुन्छ हुन्छ म त्यो मेल आइडीमा फर्वर्ड गरिदिन्छु हुन्छ धेरै धेरै धन्यवाद